हेलो हजुर हेलो सुन्नुहुँदैछ ए तपाईँ राहुल डान्सर बोल्नुभएको हो ए तपाईँको डान्स हेरेर म म एकदम तपाईँको ठुलो फ्यान भएको छु अनि तपाईँलाई फलोअप गर्दैछु तपाईँको डान्स एकदम राम्रो लाग्यो तपाईँ हजुर भन्नुहोस् त अँ दार दार्जिलिङमा हेरेको ए हजुर हजुर हो हो मैले हेरिरहेको थिएँ नि तपाईँको अनि तपाईँको प्रोग्राम हेरेर मैले नानीहरूलाई पनि देखाएँ मेरो नानीहरूलाई तपाईँको डान्स नानीहरूले पनि एकदम मनपरायो हो अनि नानीले पनि अब ठुलो भएर म यस्तै डान्स सिक्ने डान्स क्लास जाने भन्नुहुँदैछ अनि त्यसैले तपाईँलाई फोन गरेर तपाईँलाई तपाईँसँग कन्ट्याक्टमा बसेको हजुर अब त्यो समर भ्याकेसन विन्टर भ्याकेसनमा चाहिँ तपाईँलाई कन्ट्याक्ट गरेर तपाईँसँग जोइन गरिदिनु पऱ्यो भनेर हजुर क्लासिकल डान्स मनपर्छ अनि नेपाली डान्सहरू पनि मनपर्छ कल्चर कल्चरल डान्स पनि मनपर्छ हजुर हजुर हजुर हजुर हो हो कति वर्षदेखि चाहिँ लगायो भने एकदम राम्रो हो ए हजुर मेरो नानीको चाहिँ पाँच वर्ष पुगेको छ तपाईँलाई विन्टर नभए समरमा छुट्टीमा हुँदाखेरि तपाईँसँग कन्ट्याक्ट गरेर तपाईँकोमा जोइन गर्छु नि है हजुर हवस् हुन्छ हुन्छ तपाईँलाई पनि धन्यवाद